हामी खेलकुद हेर्नु जान्छ होइन अन्त त्यसले अब जस्तो जे पनि टेन्सन हुन्छ सबै बिर्सिन्छ एकदम इन्जोय गर्छ अन्त यो खेलकुदले चाहिँ हामीलाई एकदम मिलेर खेल्नु सिकाउँछ मिलेर बस्नु सिकाउँछ अन्त एकता बढाउँछ यसो फेमिलीहरू बढाउँछ सबै यसमा मिलेर खेल्छ एक गाउँ अर्को गाउँ सबै मिलेर खेल्छ होइन एउटा गाउँको एउटा टिम हुन्छ यसले टिम वर्क सबै सिकाउँछ होइन यही हो गेममा चाहिँ सबै मिलेर बस्नुसक्छ होइन एक दुसराको गाउँ गाउँको टिम हुन्छ त्यसमा आफ्नो आफ्नो टिम हुन्छ यसमा उयो हुन्छ